मैले अस्ति भर्खरै दार्जिलिङमा एउटा फोन किनेँ रियलमी सी फिफ्टी फाइभ अति नै मनपर्यो मलाई किनभने त्यो फोन अब गेमिङ फोन हुनाका कारणले गर्दा र फास्ट चार्जिङ मेरो धेरै इच्छा थियो मलाई गेमिङ फोन किन्ने र फास्ट चार्जिङ भएको कारणले त्यसको ब्याट्री ब्याकअप पनि धेरै नै राम्रो छ अन्त बाह्र हजार पाँच सौ एकदमै सस्तो फोन हो त्यो रियलमी सी फिफ्टी फाइभ है तपाईँहरूले पनि लिनुसक्छ अन्त के भन्छु भने चाहिँ अब सविस्तार पारामा यसको भन्यो भने त धेरै नै लामो छ किनकि हामी यो फोनको जति नै अब तारिफ गरे पनि हुँदैन है यसको क्यामरा क्वालिटी पनि धेरै नै राम्रो छ सिक्टी फोर मेगापिक्सल छ अन्त तपाईँको ब्याट्री ब्याकअप पनि धेरै नै राम्रो हुनाका कारणले गर्दा मलाई यो फोन धेरै नै मनपर्यो तपाईँको यो इन्डियन फोन हो होइन अस्ति भर्खरै लन्च भएको र मैले लिइहालेँ है